पहिला हाम्रो जमानामा त त्यही हो अब के बहुत दु ख थियो दु ख भन्दा पनि अति नै दु ख हाम्रो जमानामा के गर्नु अब गाडी थिएन रासिन पानी हामीले बोकेर ल्याउनु पर्थ्यो घरमा काममा जाँदा पनि हामी दु ख बहुत हामीलाई खटिखटाइ पर्थ्यो अहिलेको जमाना धेरै बद्ली सकेको छ अहिले धेरै नै अब पहिलाको जस्तो छैन अहिले जमाना त्यति बेला हामी बजार जाँदा पनि हामी हिँडेरै जान्थ्यौँ हिँडेरै भारी बोकेर आउँथ्यौँ घरमा अब अहिलेको नानीहरूलाई के छ दु ख छैन

पहिला जस्तो छैन अहिले अब उमेर साठी वर्ष पुग्यो अहिले अब म अब कमानबाट रिटायरमेनन्ट भएँ तर अहिलेको नानीहरूलाई धेरै सुबिस्ता धेरै नै हाम्रो जमाना जस्तो अहिले छैन अब त्यति बेला बाटो घाटो पनि अप्ठ्यारो गाडीको रोड थिएन हिँडेर यति बेला जमानामा फोन थिएन चिठीको भरमा काम गर्नुपर्थ्यो हिँड्नु पर्थ्यो चिठीको भरमा टाढ टाढो चिठीकै भरमा पुग्नु पर्थ्यो अब अहिले त फोन छ अहिले त के फोनले अब सब कुरो गरिहाल्छ सबै कुरो अब पहिला त अब त्यस्तो थिएन हाम्रो जमानामा के गर्नु अहिलेको नानीहरूलाई धेरै सुबिस्ता पढ्नुओर्नु पनि धेरै सुबिस्ता त्यति बेला हामीलाई त पढाइ पनि छैन थिएन पढ्नु पनि पाएन हामीले त्यति बेला हामी साह्रै लाटा जमाना बजारबाट हामीले रासिन बोकेर नानीहरूलाई खुवाउनु पर्थ्यो रोटी ढेिँडो कोदोको मकैको ढिँडोहरू हामीले खानुपर्थ्यो तर अहिलेको नानीहरूलाई धेरै सुबिस्ता अहिलेको नानीहरूलाई दु ख छैन पहिला हाम्रो हेरि अहिलेको नानीहरू दु ख छैन अब कमानमा काममा म आठ वर्षदेखि कमानमा काम हिँडे त्यति बेलाको जमानामा त्यति बेला हामीलाई दुई बजी छुट्टी कमानबाट तिन बजी हामी चाम्डाको भारी बोकेर गोदाममा आइपुग्थ्यौँ भोकै तिर्खै भारी बोकेर आउनुपर्थ्यो पचास साठी किलोको भारी गोदाममा गोदाममा आएर चाम्डा केलाउनु तौलिनु पर्थ्यो तर अहिले त अब धेरै सुबिस्ता कमानमा काममा हिँड्नेलाई पनि नानीहरूलाई पनि पहिलाको हाम्रो जमानामा थिएन त्यस्तो